मैले जिम गर्दाखेरि आवश्यक कुराहरू भन्नु पर्दाखेरि पहलोचोटि त हामीले जिम स्टार्ट गर्दाखेरि तपाईँको वार्मअप मतलब त्यो आफ्नो जिउ अलिकति तताएर अलिकति उफ्रेर अलिकति स्ट्रेचिङहरू आफ्नो जिउलाई तन्काउनुओर्नुहरू गर्नुदेखि सुरु गरेर जस्तै तपाईँले पाँच मिनट अथवा दस मिनट आफ्नो जिउलाई अलिकति तताउने गर्नु सक्नुहुन्छ अनि त्यसपछि बिस्तारी बिस्तारी वार्मअपहरू गर्दै आफ्नो के के एक्ससाइजहरू गर्नुहुन्छ जस्तै तपाईँले आफ्नो एउटा रुटिन सेन्ड गर्न सक्नुहुन्छ जस्तै मन्डे चेस्टहरू गर्नुभयो सोलडरहरू गर्नुभयो अनि फ्रेनचेक गर्नुभयो त्यसरी नै मङ्गलबार ब्याक बाइसेपहरू गर्नुहुन्छ अनि बुधबारमा तपाईँले लेग्स एप्सहरू राख्न सक्नुहुन्छ अनि त्यसरी नै तपाईँले आफ्नो हप्ताभरिको रुटिन सेट गर्न सक्नुहुन्छ अनि तपाईँले आफ्नो हाड चेस्ट गर्दाखेरि जस्तै बेन्च प्रेसहरू गर्नुहुन्छ त्यसमा आफूले वेटहरू बढाउदै लगेर तपाईँले त्यसरी गर्न सक्नुहुन्छ अनि त्यसरी नै तपाईँले आफ्नो एक्सर्साइजहरूमा विस्तारै वेटहरू बढाउदै लानु सक्नुहुन्छ अनि भिन्नै भिन्नै प्रकारको तपाईँले आफ्नो एक्सर्साइजहरूमा चेन्जहरू गर्दै वेटहरू बढाउदै आफ्नो मसल्सहरू ग्रोथमा फरक गर्न सक्नु हुन्छ अनि तपाईँले आफ्नो एक्सर्साइज सँगसँगै आफ्नो डाइडहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ तपाईँले फ्याटहरू नखाएर तेलको चीजहरू नखाएर आफ्नो जे जे खानुपर्ने चिजहरू हुन्छ त्यो अनुसार त्यो तपाईँले आफ्नो डाइटहरू मेनटेन गरेर त्यो अनुसार तपाईँले आफ्नो खानाहरू चुस गरेर आफूले खान सक्नुहुन्छ